मैले चाहिँ एकपल्ट उपहारको निम्ति चाहिँ आफ्नो साथीलाई आफ्नो साथीलाई चाहिँ उपहारको निम्ति चाहिँ एउटा गद्य कविता लेखेको थिए अनि त्यो चाहिँ के थियो भन्दाखेरि चाहिँ बर्थडेको निम्ति विस गरेर चाहिँ मैले एउटा उपहारको निम्ति कविता लेखेको थिएँ त्यहाँनिर चाहिँ हामी पहिला भेटेकोदेखि लिएर हामीले बिताएको त्यो समयदेखि लिएर अनि सबै कुराहरू दु ख सुखको साथी यो सबै कुराहरूलाई चाहिँ मैले त्यो कविता माध्यम चाहिँ उनलाई एउटा जन्मदिनको शुभकामना दिने हिसाबले चाहिँ एउटा उपहारको निम्ति चाहिँ मैले एउटा कविता लेखेको थिएँ र यो कविता पढेर चाहिँ ऊ पनि एकदमै भावुक भए अनि त्यो कुराहरू चाहिँ उसले पनि एकदमै मनपराएको थियो त्यो कविता चाहिँ त्यो कवितामा चाहिँ दु ख सुख आँसु वेदना हाँसो यो सबै कुरालाई मैले समेटेर लेखेको थिएँ अनि जीवन भनेको चाहिँ के हो भन्ने कुरा अनि जीवनमा चाहिँ अनि मिलन र बिछोड भइरहन्छ तर साथी चाहिँ जहाँ गएपनि एउटा मित्रताको मित्रतालाई चाहिँ हामीले निभाउनु सक्नुपर्छ बिछोड भए तापनि हामीले साथी भन्ने कुरा चाहिँ दुई दिनको लागि नभएर पछिसम्मको लागि पनि हुनुपर्छ अनि साथी भनेको के हो साथीको महत्तव चाहिँ मैले त्यो कविता मार्फत चाहिँ लेखेको थिए